हजुर तपाईँ स्याम्सङ स्टोरको म्यानेजर बोल्नुभएको ए हजुर मलाई एउटा फोन चाहिएको थियो कि

स्याम्सङै अब तपाईँ भनिदिनुहोस् न कुन चाहिँ राम्रो हुन्छ हजुर हजुर

ए हजुर भनिदिनुहोस् हजुर हजुर त्योभन्दा पनि राम्रो चाहिँ एकताल अब यो फोनमा कुरा गर्दा मात्रै हुँदैन हो अनि त आखिरीमा यहीँ म पनि दार्जिलिङकै हो अनि त एकताल तपाईँलाई नै भेटर चाहिँ तपाईँको दोकानमा आउँछु होला त्यस्तै सन्डे सन्डे पनि खुल्लै हुन्छ हजुर त्यस्तै हजुर त्यस्तै म सन्डे सन्डे आउनु सक्छु नभए सन्डे भएन भने मन्डे आउँछु नि ल तपाईँलाई एकताल कल गर्छु नि ए हुन्छ हुन्छ त्यसो हो भने म एकपल्ट सन्डे नै आउँछु नि ल